हेलो साथी म कालिझोडा जान्छु भनेको यहाँ घरदेखिको चाहिँ माथि मिनामोडसम्म चाहिँ दस रुपियाँ लाग्छ हो अनि त्यहाँ मिनामोडदेखिको त उता कालिझोडासम्म चाहिँ कति भाडा लाग्छ भनेर बताइदिनु होस् न मलाई थाहा छैन हो अनि मैले सोधेको प्लिज बताइदिनु नि